हाम्रो इलाका नजिकैका प्रख्यात कलेजहरू हुन् सन्त जोसेफ कलेज दार्जिलिङ गभर्मेन्ट कलेज र मेरो परिवारबाट चाहिँ म स्वयं यो सन्त जोसेफ कलेजमा पढ्ने गर्द्छु

यस कलेजमा मैले फिजिक्स जुन सब्जेक्ट छ जुन विज्ञान छ त्यसलाई चाहिँ आफ्नो मेन नभए चाहिँ मेजर सब सब्जेक्ट छानेको छु